बाहिरबाट घुम्नु आउनु आउने टुरिस्टहरू यतातिर नेसनल पार्क सेन्टरहरू घुम्नु आउँछ घुम्ने जग्गाहरू त धेरै थुप्रो छ तर मलाई याद भएको चाहिँ वाइल्ड लाइफ सेन्चुरी नेचर इन्टुप्रिटेसन सेन्टर द बक्सा टाइगर रिजर्भ